पुरानो गीत भन्दा चाहिँ मान्छेले अब जति पनि पहिला पहिलाको गीत थियो त्यो चाहिँ एकदम सुन्दर थियो किशोर कुमार एउटा नेपालीमा नारायण गोपालको उनीहरूको गीत चाहिँ एकदम मिठास एकदम राम्रो गीतहरू थियो त्यो सुनी उनीहरूलाई एकदम एउटा मनले एउटा खाँदो एउटा गीतहरू थियो उनीहरूको प्रत्येक कुरोमा गीतको बोलीको एकदम राम्रो एउटा एउटा प्रत्येक एउटा गीतको एउटा जति पनि शब्द छ सब शब्द शब्दमा एउटा मिठो सङ्गीत मिठो एउटा गीत एउटा एउटा सुन्दर एउटा उयो सुनिन्थ्यो एउटा प्रत्येक गीतको एउटा एक एकवटा अक्षरको एक एकवटा उयसको राम्रो गीतहरू थियो र त्यो जति पनि पुरानो गीतहरू छ सब से राम्रो सुनेको थियो नारायण गोपाल किशोर कुमार जति पनि एउटा उनीहरू पहिलाको गीतकारहरू सङ्गीतकार थियो उनीहरूको चाहिँ एकदम राम्रो अहिलेको भन्दा चाहिँ धेरै राम्रो छ र अहिलेको चाहिँ जति पनि गीतहरू छ जति उनको गाउनेहरू छ अहिलेको धेरै नै राम्रो तर कतिवटा कुरो उत्ताउलोपनले गर्दा चाहिँ पहिलोसित चाहिँ कुनै कुरोको चाहिँ एउटा एउटा चाहिँ जाँदैन र कतिवटा कुरोमा चाहिँ उनीहरू पहिलो र अहिलेको गीतमा चाहिँ धेरै नै फरक पर्छ पहिलाको त एकदम राम्रो मिठास सङ्गीत थियो अहिलेको चाहिँ मिठास भए पनि कतिवटा कुरोमा उत्ताउलोपनको हुँदा चाहिँ पहिलाको र अहिलेकोलाई चैँ धेरै नै अन्तर छ भन्ने गर्छौँ